अनि यहाँ हस्पिटल भनेको राम्रो हस्पिटल भनेको अब यहाँ कालचिनीमा छ लथाबारी हस्पिटाल अनि त्यस्तो बिमारी आयो भने चाहिँ अनि टाढै हस्पिटल लैजाउनुपर्छ अब टाढा नै लैजाउनु त्यसको बाद हस्पिटल भरे फेरि त्यस्तोहरूमा लैजाउनुपर्छ त्यस्तो बिमारीहरू आयो भने चाहिँ अब त्यस्तो बिमारी चाहिँ यता गाउँमा चाहिँ छैन नहोस् पनि हाम्रो गाउँतिर अनि भयो भने पनि अब राम्रो हस्पिटल लैजाउनुपर्छ अब राम्रो दबाई गर्नुपर्छ उनीहरूलाई चाहिँ अनि भ्याए भेटमा लैजाउनुपर्छ भ्यानतिर त्यस्तोमा लैजाउनुपर्छ अनि गएर चाहिँ अनि अब डक्टरहरूले भन्छ अब यस्तो यस्तो यस्तो यस्तो यस्तो बिमार भएछ अनि दबाईहरू लेखेर दिन्छ अब राम्ररी अब उनीहरू सोचेर दिन्छ अब राम्ररी बुझेर चाहिँ आउनुपर्छ राम्ररी बुझेर चाहिँ टाइम टाइममा दबाईहरू दिनुपर्छ खानाहरू टाइम टाइममा दिनुपर्छ अनि राम्रो हुन्छ मान्छे अनि राम्रो भएर चाहिँ अनि राम्रो हुन्छ अनि चाहिँ त्यस्तो बिमारीहरू चाहिँ यतातिर गाउँमा निस्केको छैन बिमारीहरू चाहिँ निस्केको छैन अनि ननिस्किओस् पनि गाउँमा अनि निस्क्यो भने पनि हस्पिटल लैजा भन्नुपर्छ भाया रोडमा भ्यानतिर टाढो हस्पिटल दबाईपानीहरू गरिहाल्नुपर्छ